अब सामान्य रूपमा हेर्नुपर्यो भने चाहिँ गायकहरूले गर्ने गल्ती चाहिँ स्वर सुर नमिल्नु हुन्छ हो र यो सुर नमिल्नुको कारण चाहिँ अब सुरको पनि एउटा ज्ञान हुनुपर्यो है र सुर चाहिँ अब भन्दाखेरि चाहिँ हाम्रो इन्डियन म्युजिकल म्युजिकलमा चाहिँ इन्डियन क्लासिकल म्युजिकलमा चाहिँ सातवटा सुर छ है सा रे गा मा प धा नि सा र यो सातवटा सुर छ यो सातवटा सुरको आफआफ्नै आवाज छ के आफआफ्नै रेन्ज छ आफआफ्नै आफ्ना आफ्नै लेबल छ र अब यो सुरुमा चाहिँ अब पहिला सिक्नुपर्यो क्या मान्छेले र त्यही हो अब सुर नमिल्नुको कारण चाहिँ मेन चाहिँ अब सा रे गा मा पा धा नि सामा चाहिँ हामीले उत् अब भिन्नता छुट्ट्याउनु नसकेको कारणले हुन्छ है कतिवटा गानाहरू हाई स्केलमा सुरु हुन्छ कतिवटा गानाहरू लो स्केलमा सुरु हुन्छ अब कतिवटा गानाको हाई पिचमा साउन्ड गर्नुपर्ने हुन्छ कतिवटा गानाहरूको अब लो पिचमा हुन्छ लो नोट लगाउनुपर्ने हुन्छ अब त्यस अनुसारमा चाहिँ अब त्यो प्रकारले स्वर मिलाउनुको लागि चाहिँ हामीले यो सब पहिला सुरहरूको चाहिँ हामीलाई ज्ञान हुनुपर्यो र यो सुरहरूलाई हामी सिक्नुको लागि अब सा रे गा मा पा धा नि सा त हामी सबै भन्नसक्छौँ तर अब यसलाई होइन अब यसलाई सिक्नको लागि चाहिँ अब प्रोपर तरिका चाहिँ अब बिहान बिहान उठेर है रियाज गर्नुपर्ने हुन्छ रियाज गर्नुपर्ने हुन्छ पहिला रियाज गर्नुभन्दा अगाडि आलाप गर्नुपर्ने हुन्छ आकार आलाप लगाएर गर्नुपर्ने हुन्छ होइन र यो सबै सिके सिकेपछि चाहिँ है तपाईँहरूलाई सङ्गीतमा चाहिँ अब सुर सुर नमिल्नुको कारण चाहिँ हामी अब ग म बचाउन सक्छौँ स मतलब सुधार्नु सक्छौँ हाम्रो सुरलाई कसरी मिलाउने र गाउने सठिक तरिका चाहिँ हामीले बनाउनुपर्यो अथवा हामीले सुधार्न सक्छौँ कसरी गाउनेपर्ने कसरी बनाउनु अब एउटा सुर अनुसारले कसरी गाउनुपर्ने चाहिँ हामीलाई थाहा हुन्छ र यसरी चाहिँ हामीले आफ्नो सुर गायिकामा चाहिँ आफ्नो सुरहरूलाई चाहिँ हामीले सुधार्न सक्छौँ र अर्को कुरा चाहिँ सामान्य रूपमा हेर्नु भन्दाखेरि चाहिँ टाइमिङ नमिलाउनु हो र शब्दहरूको स्पष्ट उच्चारण गर्नु चाहिँ नसक्नु हो र यसको लागि पनि अब है प्र्याक्टिस गर्नुपर्यो यो चाहिँ प्र्याक्टिस गरेपछि हुन्छ यो चाहिँ बिहान बिहान कुनै पनि गाना लिएर होइन अब त्यो गानाको आफ्नो एउटा बिट हुन्छ आफ्नो एउटा टेम्पो हुन्छ र त्यो टेम्पो अनुसारले हामीले गाउनुपर्यो न अगाडि न पछाडि अब अलिकति अगाडि गायो भने पनि नराम्रो सुन्छ अलिकति पछाडि गायो भने पनि नराम्रो सुन्छ एकदम एक्जेक्ट बिटमा हामीले एक्जेक्ट टाइमिङमा हामीले गाउनुपर्ने हुन्छ है र त्योहरू सबै प्र्याक्टिस गरेन भने बिहानपख प्र्याक्टिस गरेन उठेर अब बिहान बिहान हामीले डेली एक्ससाइजहरू गरेको जस्तै हो कलको पनि एक्ससाइज हुन्छ है र त्यो बिहान बिहान एक्ससाइजहरू गर्नुपर्यो फ्री टाइम भएको बेला पनि गर्यो भने अझै राम्रो हुन्छ र त्यो एक्ससाइजहरू गर्दै गरेपछि चाहिँ मान्छेले आफ्नो सुरलाई आफ्नो आफ्नो गायिकीलाई आफ्नो गाउने तरिकालाई चाहिँ आफ्नो धेरै नै सुधार गर्नुसक्छ र अब भविष्यमा गएर कुनै पनि मान्छे एउटा राम्रो गायिका गायक अथवा गायिका बनिन सकिन्छ होइन सिङ्गर बनिन सकिन्छ र टाइमिङहरूको लागि अब बिहान बिहान प्र्याक्टिस गर्नुपर्यो र मेन चाहिँ हो रियाज गर्नुपर्यो बेस लेबलमा हो भने चाहिँ पहिला रियाज सिक्नुपर्यो है त्यस पछाडि चाहिँ अरू अरू कुराहरू सिकिन्छ